भन्दा चाहिँ गाउँ र सहरमा चाहिँ ठुलो नै डिफरेन्स छ अब जस्तो कि तपाईँ बुझ्नु हुन्छ कि हाइजनिक पारा कस्तो हुन्छ अन्त गाउँमा बस्ने अब तपाईँको तपाईँ हस्पिटलहरू जानु हुन्छ तेति बेला टाढो हुन्छ अब सहरमा चाहिँ के भयो भन्दा चाहिँ अब हस्पिटलहरू सबै छेउछेउमा हुन्छ त्यो चाहिँ अब सहरको चाहिँ बेस्ट कुरा हो जस्तो कि खानापिनाहरूमा पनि गाउँमा अब अर्ग्यानिक त हुन्छ अब गाउँको अब यो चाहिँ मान्छु म तर सहरमा पनि त्यस्तो अब सुविधाहरू छ कि अब जत्तिकै के भयो भने के नराम्रो भयो भने त्यहाँनिर अब इलाज चाहिँ छिट्टै नै हुन्छ